भारत एउटा यस्तो देश हो जहाँ विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् र उनीहरूले उनीहरूको खानाहरू पनि उनीहरूको जाति अनुसारै अब उनीहरूले जे जे एकदम लोकप्रिय हुन्छ त्यस्तै खाना खाने गर्दछन् र जस्तै कि बङ्गालीहरूले माछा भात खाने गर्दछन् होइन अरूहरूले दाल रोटी भात मासु त्यसरी नै थुप्रो फास्ट फुडहरू जस्तै कि मोमो थुक्पा चाउमिनहरू पनि खाने गर्दछन् अन्त साथसाथै यहाँका लोकप्रिय मसलाहरू चाहिँ हुन् इलाइची अदुवा लसुन जिराहरू त्यसरी नै खानालाई चाहिँ एकदम मिठो बनाएर जान्छ र मानिसहरूले चाहिँ एकदमै रामरी खाने गर्दछन् र कति जग्गाका मानिसहरूले चाहिँ एकदमै फास्ट फुडहरू मन पराउने गर्दछन् पानी पुरीहरू मिठाईहरू भयो र भारतका खाना चाहिँ एकदमै धे धेरै किसिमका छन्